अहिले टेक्नोलोजीको एड्भान्समेन्टले गर्दाखेरि चाहिँ सबै जग्गा नै सबै फिल्डमा नै एकदम सजिलो भएर गएको छ टेक्नोलोजीको एड्भान्समेन्टले गर्दाखेरि ब्याङ्किङ सिस्टम ब्याङ्किङ सेक्टरमा पनि एकदमै उन्नति भएर गएको छ सहज भएर गएको छ अहिलेको समयमा टेक्नोलोजी यति बढ्ता बढेर गएको छ कि सानसानो नानीहरूले पनि एउटा फोन मार्फत नै आफ्नो सबैकुरा माध्यमद्वारा फोनको माध्यमद्वारा काम गर्ने गर्छन् सबैभन्दा सजिलो त आफ्नो पैसा पैसा सबैभन्दा ठुलो पैसा है आफ्नो पैसा त्यो फोनमा राख्नु अनि आफ्नै कन्ट्रोलमा हुन्छ त्यो है त्यो हुन्छ अनि त्यो चाहिँ सबै टेक्नोलोजीको एड्भान्समेन्टले गर्दाखेरि अहिले जुन पैसा दिनु पैसा लिनु त्यो फोनद्वारा नै हुन्छ कसैलाई पैसा दिनु पऱ्यो भने पेटिएमहरू जस्तो पेटिएम चलाएर युपिआईद्वारा पैसा ट्रान्सफर गरेर हामीले पैसा दिनु सक्छ अनि कसैलाई सहयोगको सहयोग पुऱ्याउनमा अपरझट पेटिएमद्वारा क्युआर स्क्यानद्वारा फोनको त्यो सबैमार्फतद्वारा चाहिँ हामीले कामहरू गर्न सक्छौँ अनि अहिले टेक्नोलोजीको एड्भान्समेन्टले गर्दाखेरि धेरै नै सबै जग्गा एकदमै सबैजग्गामा उन्नति भइरहेको छ विषेशगरी पढनेहरूलाई एकदम सजिलो भएर गएको छ जसद्वारा चाहिँ पढाइमा पनि नानीहरूले जे खोज्नु मनलाग्यो जे पाएन त्यो सबै फोनमा खोजे खोजे पाइने पाइरहेको छ ब्याङ्किङमा पनि यसरी नै दुर्लभभन्दा दुर्लभ मानिसहरूले पनि फोनद्वारा चाहिँ एउटा टेक्नोलोजी फोनको टेक्नोलोजी फोन टेक्नोलोजीद्वारा चाहिँ एउटा संसार देख्ने कोसिस गरिरहेको छ ब्याङ्किङमा पनि यस्तै भइरहेको छ